म मेरो लेखनको लक्ष्य बारेमा भन्न जाँदा यस लेखनले कसैलाई कुनै प्रकारको शिक्षा दिन सकोस् अनि यस लेखनबाट भावी पिँढीहरूले जो जो पाठकहरूले पढ्छन् उहाँहरूले केही न केही शिक्षा हासिल गर्न सकुन्